जब म कलेजमा पढ्दै थिएँ त्यस समय मैले केही महिनाको निम्ति सेल्फ कुक आफै पकाएर खानुपर्ने अवस्था आएको थियो र त्यस समय मैले पकाउने सामग्रीहरू किनेर आफै पकाउने स्टार्ट गरेर प्रथमचोटि पक त्यस समय नै मैले प्रथमचोटि पकाउने स्टार्ट गरेको थिएँ मलाई पकाउनुबारे धेरै आइडिया त थिएन तर मैले कहीँ कतै देखेर या बुझेर जानेको थिएँ र आफै आफ्नो निम्ति मैले पकाएर खाएको थिएँ त्यस समय त्यो मेरो मजबुरीमा थियो र अनुभव कस्तो थियो भन्नेबारे बोल्नुपर्दा आफूले पकाएको खाना मलाई त्यस समय मजबुरीले हो या केले हो मलाई आफूले आफूलाई चाहिँ सन्तुष्टि नै थियो त्यस समय भन्नु भन्नु मिल्छ किनभने मैले त्यस समय दुई तिन महिना पकाएर खाएको थिएँ आफै एक्लै बसेर सेल्फ कुक गरेर पकाएर खाएको थिएँ यो मेरो कुकिङको अनुभव थियो